हेलो साथी के गर्दैछौ सुन न मैले एउटा नयाँ खबर तिमीलाई सुनाउनु थियो मैले नयाँ सन ग्लासेस किने त थुप्रो म ग एपमा गएर हेरेँ होइन तर मलाई फ्लिपकार्टमा चाहिँ अलिक सस्तो लाग्यो सनग्लासेसको धेरै जरुरत थियो मलाई हो अनि अब बाहिर त अब त्यस्तै घामहरू कति लाग्छ अन्त सन ग्लासेस त्यही त चाहि चाहिरहेको थियो बजारमा गएर पनि सोधेँ बजारमा त्यति राम्रो त पाएन हो पाएँ कतिवटा राम्रो थियो तर अब दामहरू साह्रै एक्सपेन्सिभ लाग्यो एकदम महँगो रहेछ दामहरू त्यही भएर मैले यहाँ चाहिँ फ्लिपकार्टमा गएँ होइन एमाजनमा गएको थिएँ मिसोमा गएको थिएँ अनि गुगलमा गएर सर्च गरेँ तर त्यहाँभरिमा चाहिँ मलाई फ्लिपकार्टमा चाहिँ अलिकति भए पनि राम्रो थियो एन्ड बेस्ट लाग्यो होइन राम्रो थियो अन्त पन्ध्र सयको थियो होला हौ त्यो सन ग्लासेस अन्त मैले अफरमा चाहिँ सात सय रुप्पेमा पाएँ हो अनि त्यो एकदम राम्रो लाग्यो मलाई लगाएँ पनि मलाई पनि राम्रो देखियो हो अब भएन भने फर्काउँदा मिल्ने खाले थियो तिमी पनि तिमीलाई जरुरत छ त्यही भएर तिमी पनि किन फ्लिपकार्टमा एक पल्ट गएर सन ग्लासेस लगाउन एकदम राम्रो हो घाममा विशेष गरी त लगायो भने आँखा राम्रो हुन्छ त्यही भएर तिमीले तिमी पनि किन म मैले पनि किनेको छु हो अझ अझ एउटा मगाऊँ भनेको थिएँ मैले चाहिँ अहिले ब्लु कलरको मगाएको छु अब ब्ल्याकमा पनि मगाइरहेको छु त्यहाँदेखि तिम्रो लागि पनि मगाइदिऊँ भनेको तर तिमी एक पल्ट हेर न कुन चाहिँ एपबाट तिमीलाई राम्रो लाग्छ तर न सब एप भन्दा चाहिँ मलाई फ्लिपकार्ट चाहिँ बेस्ट लाग्यो एक पल्ट फेरि तिमी पनि गएर हेर न अनि अफरहरू धेरै लागिरहेको छ अलिक दिनमा फेरि अफर जान्छ त्यही भएर अहिले चाहिँ छिटो गरिहाल नभनेको त्यहाँबाट धेरै भन्दा धेरै सनग्लासेसहरू छ केटीहरूको लागि केटाहरूको लागि नानीहरूको लागि धेरै धेरै धेरै राम्रो राम्रो अफरहरू छ सनग्लासेसको त्यहाँ गएर एकदम गएर किनिहाल्नु छिटो भन्दा छिटो बाइ साथी